मैले पालन गर्ने केही सांस्कृतिक चाड पर्वहरू चाहिँ हुन् दसैँ तिहार भाइटिका माघे सग्राँती सङ्क्रान्ति इत्यादि इत्यादि र यी सबैमा चाहिँ म विशेष कुनै व्रतहरू बसेर वा इत्यादि गरेर पालन गर्ने चाहिँ गर्दिनँ तर दसैँमा विशेष बिहान नुहाएर धुवाएर लुगा लगाएर टिका लगाउने ठुलो बडादेखि आशीर्वाद थाप्ने त्यसरी नै तिहारमा भैलो खेल्ने भैलेनी जाने अनि भाइटिकामा भाइलाई टिका लगाइदिने भाइलाई माइतीलाई पुज्ने इत्यादि काम गर्छु भने माघे सङ्क्रान्तिमा चाहिँ सकेँ भने म नुहाएर धुवाएर पूजा गरेर फल फुल पानी खाने काम गर्छु अनि हामी तिनै हो नि संस्कृतिहरूलाई जीवित राख्नु पर्ने पनि र यी सबै चाडपर्वहरूमा जस्तै दुर्गा पूजाको नवरात्री सुरु भए पछि नौ दिन म पूजा गर्ने काम चाहिँ गर्दिनँ तर अन्त्यको विजय दसमी अन्त्यको दिनमा चाहिँ म पूजा गर्ने गर्छु